पश्चिम बङ्गालमा बङ्गाली बिहारी नेपाली

वर्ग धर्म जातिका मान्छेहरू बसोबास गर्नेगर्छन् यसरी आफआफ्नो धर्म पर्वहरू मनाउने पालन गर्ने चलन छ अनि नेपाली अथवा नेपालीभाषी गोर्खाहरूको जनसङ्ख्या धेरै रहेको

पश्चिम बङ्गाल हो गोर्खाहरूले मनाउने पर्व दसैँ बुद्ध जयन्तीहरू माघे सङ्क्रान्ति लोछार आदि क्रिसमसहरू मनाउने गर्छ